कुखुरा पालन गर्दा कुखुराको राम्रो हेरचाह गर्नु पर्छ किनभने त्यो सब गरेन भने कुखुराहरू मर्दछ त्यो हामीले राम्रो कुराहरू राम्रो ध्यान राख्ने कुराहरू चाहिँ के हो भन्दाखेरि कुखुराको कुखुरामाथि उनीहरूलाई पानी दिनु पर्छ चारोहरू दिनु पर्छ सबहरू हेरिदिनु पर्छ झारपातहरू दिनु पर्छ त्यसले गर्दाखेरि चाहिँ कुखुराहरू स्वास्थ्य रहन्छ उनीहरूको खोरहरू सफा राखिदिनु पर्छ खोरहरू सफा गरेर राख्दैन भने पनि मैला हुन्छ उनीहरू राम्रोसँगले बस्नु पाउँदैन उनीहरू मर्छ कुखुराहरू पनि साँपहरूको ध्यान राख्नु पर्छ साँपहरूले गर्दाखेरि पनि साँपले गर्दाखेरि पनि कुखुराहरू तर्सेर साँपले ठुङेर मर्छ त्यस्तो गर्दाखेरि चाहिँ कुखुरालाई चाहिँ एकदम ध्यान दिनु पर्छ कुखुरालाई ध्यान दियो भने चाहिँ एकदम राम्रो हो कुखुरालाई हामीले पानीहरू पनि दिनु पर्छ खानाहरू प्रशस्त दिनु पर्छ पानीहरू भातहरू दिनु पर्छ त्यो उब्रेको भातहरू हुन्छ धेरै प्रकारको स्वास्थ्य राख्ने उनीहरूलाई हुन्छ उनीहरूको खोरहरू सफा राखिदिनु पर्छ धेरै कामहरू गरिदिनु पर्छ है अन्त त्यस पछि कुखुरालाई ध्यान राख्यो भने पनि एकदम राम्रो त्यो साँपहरूको डरहरू आउँदैन कुखुरालाई ध्यानसँग राख्नु पर्छ सफासँग सफा जसरी मान्छे सफा राख्छ हेरचाह गर्नु पर्छ टाइम टाइममा हेर्नु पर्छ टाइम टाइममा हेरेन भने कुखुरा कहाँ गइरहेको हुन्छ कुखुरा कहाँ गइराखेको हुन्छ त्यसलाई पनि एकदम राम्रोसँगले हेर्नु पर्छ कुखुरालाई र कुखुराको हेरचाह गर्यो भने चाहिँ हाम्रो मान्छेको लागि पनि राम्रो हो त्यसले गर्दाखेरि पनि त्यसले गर्दाखेरि पनि भालेहरू बासेको हुन्छ भालेहरू बास्दाखेरि जुन चाहिँ टाइम टाइममा बास्दछ त्यो एकदम राम्रो हो भाले बासेको नि त्यसले गर्दाखेरि चाहिँ हामीले टाइमको टाइमको भेल्युहरू चाल पाउँछौँ टाइम कति बज्यो के बज्यो हो त्योहरू सब चाल पाउँछौँ हामीले चाहिँ अनि त्यस कारणले गर्दाखेरि उनीहरूलाई एकदम राम्रो प्रकारले राख्नु पर्छ जस्तो कि तिनीहरूलाई खानाहरू दिएर पानी दिएर चारोहरू खायो भने त्यहाँ एकदम राम्रो हुन्छ स्वास्थ्य हुन्छ स्वास्थ्य भएर जान्छ तिनीहरू चर्छ पनि घाँसपातहरू खान्छ नराम्रो उयोहरूसँग बचाउनु पर्छ कुखुराहरूलाई कुखुराहरूको अन्डा खायो भने पनि हाम्रो लागि एकदम राम्रो हो भिटामिन हो त्यो पनि हामीले खायो भने हो त्योहरूले गर्दाखेरि चाहिँ कुखुरालाई चाहिँ एकदम राम्रोसँगले हेरचाह गर्नु पर्छ पालन गर्नु पर्छ पाल्नु पर्छ त्यस कारणले गर्दाखेरि चाहिँ एकदम रा हाम्रो लागि पनि राम्रो हो महत्त्वपूर्ण हो त्यसले गर्दाखेरि उनीहरूलाई पानीहरू दिनु पर्छ खानाहरू दिनु पर्छ एकदम बेसी बेसी कुराहरू दिनु पर्छ उनीहरूलाई लाइटहरूको पनि व्यवस्था गर्नु पर्छ खोरहरू सफा राख्नु पर्छ जति तिनीहरूले जुन चाहिँ हगेको हुन्छ मैला पारिदिएको हुन्छ त्योहरू सब धोएर पानीमा पखालेर त्यो बोराहरूलाई पखालेर ओछ्यान मजाले लगाएर जसरी मान्छे ओछ्यानहरू लगाउँछौँ त्यसरी नै कुखुराको त्यो पनि बोरा ओछ्याएर खोरहरू राम्रोसँगले बनाएर एकदम मजाले मजाले बनाउनु पर्छ त्यसको कारणले गर्दा त्यस कारणले गर्दाखेरि चाहिँ त्यसो हुँदाखेरि चाहिँ कुखुरा एकदम सुरक्षित भएर जान्छ एकदम राम्रो भएर जान्छ उनीहरूको हेरचाह पनि एकदम राम्रो हुन्छ बुझ्यो अनि खानाहरू खाना पानीहरू पनि एकदम राम्रोसँग दिनु पर्छ धेरै उपायहरू छ योहरू हो योहरूको समाधान चाहिँ यही हो उनीहरूलाई एकदम राम्रोसँगले खाना दिनु पर्छ चारोहरू दिनु पर्छ पानी दिनु पर्छ भात दिनु पर्छ जुन चाहिँ घाँसहरू हुन्छ हो त्योहरू दिनु पर्छ पानी प्रदान गर्नु पर्छ है धेरै कुराहरू गर्नु पर्छ उनीहरूलाई स्वास्थ्य राख्नु पर्छ योहरू सब उपायहरू हो कुखुरालाई कसरी के गर्ने कसरी राख्ने कुखुरालाई कसरी उयो गरेर राख्ने पालन गर्ने कुखुरालाई त्यो सब चाहिँ गर्नु पर्छ र त्यसो हुँदाखेरि चाहिँ त्यो कुखुराले पनि हामीलाई पनि मदत गर्छ त्यसले चाहिँ हामीलाई भिटामिन पनि दिन्छ त्यो उसको तिनीहरूको अन्डा खायो भने त्यहाँबाट हामी भिटामिन पाउँछौँ त्यो भिटामिनबाट चाहिँ हामी स्वास्थ्य हुन्छौँ हामी पनि स्वास्थ्य हुन्छौँ